दार्जिलिङ जिल्लामा चाहिँ हामी यहाँ चाहिँ अब धेरै टाइपको मान्छेरू बसिन्छ अन्त यहाँ चाहिँ अब सबभन्दा रमाइलो चाडलाई चाहिँ हामी यहाँ दसैँलाई चाहिँ दसैँ र तिहारलाई चाहिँ हामी यहाँनिर चाहिँ रमाइलो चाड चाहिँ मानिन्छ किनभने अब दसैँमा चाहिँ अब धेरै अब धेरै अब टाढा टाढा नजिकको मान्छेहरू सबैजना अब भेला भए भेला भएर अन्त सबैजनाले अब टिकाहरू लगाउ लगाउने गर्छन् अन्त अब हामी अब कत्ति कत्ति कत्ति वर्ष बाद न नभेटिएको नचिनेको अब आफन्तहरूलाई पनि हामी देख्नसक्छौँ दसैँको चाडमा चाहिँ अन्त दसैँ चाहिँ अब दार्जिलिङमा सबभन्दा रमाइलो अन्त ठुलो खालके मनाइने चाड हुन् अन्त दसैँको बेलामा चाहिँ अब हामी देख्नसक्छौँ अब हामी दसैँमा काहीँतिर जानुपर्यो भने हामी अब गाडी नै पाउँदैन अब कहाँ कहाँ जानुपर्यो भने त्यत्तिको अब रमाइलो चाड चाहिँ दार्जिलिङमा मानिन्छ दसैँलाई चाहिँ अन्त अन्त हिन्दूले मनाइने अब चाड चाहिँ दसैँ तिहार भयो अन्त माघे सङ्क्रान्ति असार असार पन्ध्र भयो अन्त त्यत्ति नै अन्त अझै अझै पनि छ अन्त अझै धेरै चाडहरू मनाइन्छ यो चाहिँ हिन्दूले मनाइने चाड हिन्दूले मनाइने चाड चाहिँ अब धेरै रमाइलो हुन्छ अब अब तिहारतिर अब त्यो पटेकाहरू पड्काइन्छ अन्त धेरै अब रमाइलोहरू गरिन्छ अन्त सेलरोटीहरू पनि पो पोल्छ अन्त अब धेरै तिहार तिहारको पनि अब धेरै भागहरू छ तपाईँको कुकुर तिहार गाई तिहार काग तिहारहरू हुन्छ अन्त कुकुर तिहारमा चाहिँ अब मलाई मनपर्ने चाड भनेको चाहिँ अब कुकुर तिहार हो कुकुर तिहारमा चाहिँ किनभने अब कुकुरलाई अब त्यो अब हुन्छ नि राजा जस्तो सोख गरिन्छ कुकुर तिहारमा चाहिँ अब टक्कै माला लगाइदिन्छ टिकाहरू लगाइदिन्छ अन्त राम्रो खाने कुराहरू दिइन्छ अन्त कुकुर तिहारमा चाहिँ कुकुरको चाहिँ धेरै अब इज्जत गर्छ मान्छेकोभन्दा बेसी इज्जत हुन्छ कुकुरको चाहिँ कुकुर तिहारमा चाहिँ अब तर अब अब यो अन्त यो अन्त काग तिहार हुन्छ अन्त गाई गाई तिहार मैले भनिहालेँ अन्त भाइटिका पनि हुन्छ भाइटिकामा चाहिँ अब दिदी दिदी दिदी भाइ अनि दाजु दिदी भाइ अन्त दाजु बहिनी अब जतिसुकै झगडा परे पनि अब त्यो दिन चाहिँ अब धेरै अब हामी देख्न धेरै मिलेर बस्छ अब अब दिदी नभए बहिनी दिदी नभए अब दिदी दिदी नभए बहिनीले चाहिँ टिकाहरू लगाइदिने गर्छ आफ्नो भाइ नभए दाजुलाई अन्त अन्त आशीषहरू आशीषहरू दिन्छ टिका लगाइदिन्छ अन्त खानेकुराहरू दिन्छ त्यो चाहिँ अब धेरै राम्रो चाड चाड हुन्छ अब दार्जिलिङमा चाहिँ अब धेरै राम्रो चाडहरू मनाइने गर्छ अन्त हेरौँ पनि भन्दाखेरि अब यो दसैँमा चाहिँ अब धेरै अब मुस्लिमहरू पनि छन् अब मुस्लिमहरूले पनि अब आफ्नो आफ्नो चाडहरू मानिन्छ अब मुस्लिमको बारेमा चाहिँ त्यस्तो थाहा छैन मलाई अब उनीहरूको बकरी इदहरू भन्ने हुन्छ त्यस्तो यादै छैन अब के के के के के हुन्छ होला उनीहरूको पनि तर मलाई अब धेरै याद भएको चाहिँ अब चाड चाहिँ अब दसैँ तिहार चाहिँ मलाई धेरै मन पनि पर्छ अब दसैँतिहारमा चाहिँ धेरै अब रमाइलोहरू पनि गरिन्छ अन्त बुद्धिस्टहरूले मनाइने चाडहरू पनि धेरै छन् अब ल्होसारहरू भयो बुद्धजयन्तीहरू भयो अन्त ल्होसारमा चाहिँ अब धेरै धेरै कुराहरू गरिन्छ अब उनीहरू अब गुम्बामा गएर अब धेरै अब केकेहरू खा केकेहरू खाइन्छ अन्त त्यहाँ चाहिँ अब त्यो छौहरू पनि दिन्छ छौ भनेको चाहिँ अब प्रसाद रहेछ नि त बुद्धिस्टमा चाहिँ अब बुद्धिस्टको लेङ्गुवेजमा चाहिँ अन्त छौहरू पनि पुरा दिन्छ अनि त्यहाँ चाहिँ मजा आउँछ अन्त केकेहरू दिन्छ